हजुर

हजुर हजुर

ए हजुर तपाईँको थ्याङ्कयू सो मच फर युवर कोइसन अनि तपाईँको त्यहाँ बुकिङ गर्नुभयो भने चाहिँ तपाईँले पहिलादेखि नै फोन गर्नुपर्छ होमस्टेहरू पाउँछ होइन अनि तपाईँले चाहिँ अब घुम्ने प्लेस चाहिँ त्यहाँ सुवासचन्द्र बोसलाई पहिला जेलमा राखेको त्यो त्यो जेलहरू छ अनि त्यहाँबाट चाहिँ एउटा ठाउँ छ लेप्चागा भन्ने ठाउँ त्यो ठाउँ चाहिँ एकदमै दामी छ भ्यू पोइन्ट्सहरू होइन सबै मुनि मुनि इन्डियाको कतिवटा ठाउँहरू देख्छ होइन अनि त्यहाँ चाहिँ के छ भन्दाखेरि सनसेट सनराइजहरू पनि त्यहाँ देख्छ त्यही त्यहाँको अब लाइक खासियत चाहिँ त्यही हो सुवासचन्द्र बोसको जेल अनि त्यहाँदेखि त्यहाँको भ्यू पोइन्ट्सहरू तपाईँहरू तपाईँ भिजिट गर्नु चाहनुहुन्छ भने तपाईँले आफ्नो नम्बर दिनुहोस् अनि बुकिङ गराउनुहोस् कतिजना आउनुहुन्छ होमस्टेहरू होमस्टेमा होमस्टेको फेसिलिटीहरू चाहिँ के छ भने त्यहाँ चाहिँ खाना पाउँछ त्यहाँदेखि रुम एकस्ट्रा रुम होइन बस्ने ठाउँहरू त्यहाँदेखि तपाईँ टेन्टमा बस्नु चाहनुहुन्छ भने टेन्टको पनि फेसिलिटीहरू छ अरू सोध्नुहोस् हजुर रिजर्भ ग गर्नुभयो भने चाहिँ तपाईँलाई आफ्नो गाडी चाहिँ लिएर जानु पाउँदैन अनि रिजर्भ गर्नु भएपछि आधा बाटोसम्म मात्रै गाडी जान्छ अनि त्यहाँसम्म चाहिँ त्यहाँसम्म गाडी जानुको लागि चाहिँ त्यहीँबाट लोकल गाडीहरू पाइहाल्छ हो अनि त्यहाँबाट चाहिँ आधा बाटो हिँड्छ अनि आधाबाटोबाट चाहिँ तपाईँहरूले आफै पैदल हिँडेर जानुपर्छ त्यहाँ चाहिँ के हुन्छ भने ट्रयाकिङ टाइपको पनि हो अनि हिँडेर पनि त्यहाँको हजुर त्यहाँबाट आलिकति हिँडेर गयो भने त्यहाँ भुटान बोर्डर छ भुटान देख्नु सक्नुहुन्छ तपाईँले अनि त्यहाँदेखि एउटा ताक्सागा भन्ने ठाउँ छ त्यहाँ पनि एकदम राम्रो छ पहिला पहिला पहिलाको टुरिस्टहरू आएर मिनिस्ट्र्री गर्नेहरू आएर त्यहाँ मिनिस्ट्री गरेको पनि छ

अरू केही इन्फर्मेसनहरू तपाईँलाई लिनु छ भने तपाईँले कल गर्नु सक्नुहुन्छ

हजुर त्यहाँभित्र पस्नुको लागि चाहिँ तपाईँलाई भोटर कार्डहरू चाहिन्छ अनि तपाईँहरू बस्ने हो भने चाहिँ तपाईँहरूलाई भिजा काट्नुपर्छ पासपोर्ट हो अनि आफ्नो ट्वेन्टी फोर आवर्स पनि तपाईँहरू बस्न सक्नुहुन्छ नभए चाहिँ नकाट्दा पनि हुन्छ

हुन्छ हुन्छ थ्याङ्क्यु सो मच